हेलो के तपाईँ ठेलावाला दोकानको मान्छे हो तपाईँको ठेलामा भएको डिसहरूको नाम बताउनुहोस् चट्पटी आउँछ के अरे आलुपुरी अनि फ्राई मोमो अनि झोल मोमोहरू चाहिँ बन्दैन तपाईँको दोकानमा त्यो तपाईँले बताउनुभएको डिसहरू त छिटो पकाएर राख्छ कि पकाएर राख्छ कि अर्डर दिनेबित्तिकै बनाउँछ होइन होइन कस्टमरले दुई पैसा दिएर खाएपछि बासी होइन ताजा ताजा खानुपर्छ हजुर मेरो साथीको बर्थडे छ कि हामी भोलितिर चाहिँ बर्थडे मनाउन आउने भनेको तपाईँको ठेलामा अनि के के डिस छ त्यो सोधौँ भनेर कल गरेको हुन्छ तर तपाईँको ठेलामा चाहिँ खानाको प्राइसहरू कति हो

ए रहेछ त ठेलाको दोकानमा पनि

ठेलाको मोमोमा पनि त्यस्तो दाम किन तिहारको डिस्काउन्ट छैन हजुरको दोकानमा